जलपाइगुडी जिल्लामा खेल्ने खेलकुदहरू जस्तै फुटबल क्रिकेट क्रिकेट मनोरञ्जनहरू

गराइन्छ अनि हरेक समुदायहरू हामी एकसाथ एकसाथ हुन्छौँ अनि हाम्रोमा धेरै धेरै मेलाहरू पनि लाग्ने गर्दछ अनि यसर्थ हामी सबै समुदायका मानिसहरू एकसाथ हामी बस्छौँ